साथी तिम्रो घरको एतापट्टि एउडा नयाँ रेस्टोरेन्ट खोलेको रैस त्याँ कोस्तो पाउँस खाने कुराहरू आबो चाइनिस तेस्तोहरू पाउँस कि पाउँदैन मोमो कन्टिनेन्टलहरू पाउँस कि पाउँदैन लाइक कोस्तो पाउँस पाएम् प्राइसहरू कति छ तिम्रो त्याँको